अब हामीले मैले चाहिँ अब यो बायो ग्यास भनेको चाहिँ अब यो बायो ग्यास प्लान्ट भनेको त मलाई थाहा छैन कारण अब हामी यहाँ गाउँ बस्तीमा बसेकोले गर्दा अब त्यस्तोहरू चलाउनु ओर्नु अब जरुरी नै हुँदैन आफ्नै घरकै चिजहरू घरमै भएकोले नै अब हुन्छ त्यसकारण अब त्यो चाहिँ मलाई थाहा छैन